हाम्रो संस्कृतिमा चाहिँ बिहा चाहिँ दुई प्रकारको हुन्छ एउटा चाहिँ भागेर बिहा गर्छ जसमा चाहिँ अब केटा केटी अब मन परापर परेर उनीहरू अब आफ्नो मर्जीले आफ्नो भविष्य आफै बनाउँछु भनेर अब बिहा गर्छ त्यसमा गर्छ अनि अर्को चाहिँ मँगनी बिहा हुन्छ जसमा चाहिँ अब केटा अब केटीको घरमा माग्नु आएर केटीलाई मागेर अब सरसल्लाहले अब ठुलोहरूको अब मर्जीले चाहिँ अब त्यसमा अब केटीलाई माग्छ अनि भागेर बिहा गर्नेहरूको चाहिँ अब बाउ आमाको इच्छाअनुसार उनीहरूको अब आफ्नो मर्जीले अब छोरीले छोरा छोरीलाई घरमा बोलाएर अब ठुलो बिहा पनि गरिदिनु सक्छ र अब उनीहरूले अब चाह्यो भने अब नबोलाइकन अब खालि अब आफन्तहरूलाई बोलाएर अब त्यसै टिकाटालोहरू गरिकिन त्यतिमै अब त्यति नै सकिदिनु पनि सक्छ र मँगनी बिहाको चाहिँ अब ठुलो बिहा गरिकिन जग्गेहरू पण्डितहरू पढाइकन आफ्नो छोरीको कन्यादान गरिकन चाहिँ अब त्यस्तो बिहाहरू गर्छ